दाजु सुन्नुहोस् न तपाईँको ट्याक्सी चाहिँ मलाई चाहिएको थियो हामी वहाँ मङ्पङ जाँदैछौँ टाढो मङ्पङ भन्ने जग्गा जाँदैछौँ तपाईँको ट्याक्सी चाहिँ ट्याक्सी चाहिँ हामीलाई एक दिनको लागि चाहिएको हामी आज बेलुका गएर बेलुकै फर्किने हो र तपाईँको ट्याक्सीको मिलाइदिनु होस् न